हेलो सागर रेसिडेन्सीबाट बोल्नुभएको हो तपाईँ तपाईँलाई मैले एउटा अर्डरको लागि फोन गरेको थिएँ तपाईँको रेस्टुरेन्टमा मोमो चाउमिनहरू छ होला नि है मैले लास्ट लास्ट फिउ मन्थस अगाडि पनि तपाईँको त्यहाँ गएको थिएँ अन्त त्यसले गर्दाखेरि तपाईँको अर्डरको लागि मोमो मोमोको अर्डरको लागि मलाई चार प्लेट मोमो अर्डर गर्नु थियो र फोन गरेको नि

हजुर हजुर चार प्लेट मोमो र दुई प्लेट चाउमिन हजुर हजुर हजुर कत्ति कसरी उयो होला अनि कति बेला तपाईँले मलाई डेलिभरी दिन सक्नुहुन्छ हजुर हजुर अन्त लास्ट मैले लास्ट मन्थमा तपाईँकोबाट एउटा कुपन पाएको थिएँ जुन कुपनबाट चाहिँ मलाई छुट गरेको छ थर्टी पर्सेन्टको त्यो कुपन मैले अहिले युज गर्दा हुन्छ कि हुँदैन होला त्यो कुपन मेरोमै छ

हुन्छ तपाईँले मलाई डेलिभरी घरमा गरिदिनु हुन्छ हजुर हुन्छ घरमा पठाइदिनु होस् म त्यो कुपन पनि तपाईँलाई यहाँ घरमा नै सो गरेर त्यसको डिस्काउन्ट कति हुन्छ त्यो काटेर गर्नेछु है